दार्जिलिङ डिस्ट्रिक्टमा यो प्रकृतिलाई स्वच्छ राख्नुको निम्ति नगरपालिकाले लगातार आफ्नो सफाइ अभियान जारी राखेको छ उसरी नै यहाँ स्कुलका युवाहरूले साई समिति एनजिओहरूले पनि लगातार रूपमा दार्जिलिङ सहरलाई स्वच्छ र सफा राख्नुको निम्ति आफ्नो सफाइ अभियान छुट्टीको समयमा गरिरहेकै छन् र म पनि जस्तो कि अब यो प्लास्टिक विषय लिएर यो जुन प्लास्टिक ब्यान्ड प्रायः प्रायः भइसकेको छ र म चाहिँ सुझाउ दिन चाहन्छु कि प्लास्टिक युज नगरेर एउटा ब्याग युज गर्ने सबै जनमानसलाई म एउटा सल्लाह दिइरहेको छु र म आफ्नो गाउँ वरिपरि पनि गाउँका समाज गाउँका जति पनि एनजिओहरू छ र गाउँको जति पनि युवा भाइ दाजु भाइ दिदी बहिनीहरूलाई यही सुझाउ दिन चाहन्छु कि आफ्नो गाउँ स्वच्छ राखौँ र प्रकृति स्वच्छ र सफा राखौँ भन्ने जहिले पनि म सन्देश दिइरहेको हुन्छु